एउटा चरा आउँछ कि मेरो खिडकीमा जस्तो आफ्नो छाया देख्छ कि के गर्छ ट्वाक्क ठुङ्छ ठ्वाक्क ठुङ्छ हो पुरा लड्छ फेरि पनि आउँछ ढकढक गरेर अब हामी चाहिँ चरालाई त्यस्तो भयो भने विचारा ठुगेर ठुगेर मर्छ भनेर डर लाग्छ के त्यो लागि चाहिँ फेरि म त्यसलाई ढकढकढक गरेर त्यसलाई खेदाउँछु अन्त कहिले त भन्नु त्यो चराले जब बिहान भयो है भनेपछि हामीलाई उठाएकै जस्तो गर्छ कि आएर टकटकटक पारिदिन्छ अन्त कहिले त अजिब लाग्छ हौ हामी कस्तो निन्द्रामा हुन्छ त्यो चराले चाहिँ हामीलाई उठाउने अब घडीकै काम गरेको जस्तो क्या त्यस्तो गर्छ त्यो चराले चाहिँ हो अन्त अब हामी पनि अजिब लाग्छ बिहान अबउठ्छु चरा त अब हाम्रोमा है हलेसोहरू के के नाम अब चराहरू हुन्छ हो मेरो हस्बेन्डले झन् साह्रो चारो पनि छारिदिन्छ मेरो हस्बेन्डले चारोहरू छारिदिन्छ त्यो चराहरूलाई अन्त हाम्रो एउटा यहाँ मन्दिर छ त्यहाँ चरा पनि आउँछ त्यहाँ चराहरू यसो न कहिले त कस्तो खाले चरा एउटा त पहेलो चरा कत्ति राम्रो चरा भन्नु न अब मलाई देख्दै पुरा त्यो चरालाई हेर्दा पनि खुसी लाग्ने हो त्यो चरालाई हेर्दाखेरि राम्रो मनै एउटा मनै एउटा एकदमै राम्रो खुसी लागेर म हास्नु मन लाग्ने यस्तो पनि हुँदो रहेछ चराहरू होइन एउटा फेरि एकदिन बसिरहेको थियो हो बसि रहदाखेरि एउटा निलो खाले चरा हुँदो रहेछ र उसको पखेटा चाहिँ रातो रातो हलका अब ओरेन्ज कलरको हुँदो रहेछ मैले त्यस्तो चराहरू देखेको थिइनँ कहिले पनि हो मतलब कहिले कहीँ त समयमा त्यस्तो चराहरू पनि आउँदो रहेछ र मलाई पनि थाहा भयो कि ए यस्तो चराहरू पनि हुँदो रहेछ मैले हाम्रो मेरो फेमिलीहरूलाई पनि बोलाएँ हेर न यो कति राम्रो चराहरू भनेर उनीहरूलाई पनि देखाएँ त्यो चराहरूलाई अन्त त्यो चरा मात्रै नभएर एकदिन त एकदिन त कत्रो बुढो भन्न भन्नु मतलब एकदमै ठुलो चरा पनि हुँदो रहेछ हो त्यसको मुख त नि दुइटा जस्तो के त अब चोच चाहिँ दुइटा हुँदो रहेछ त्यो चरा पनि आएको देखेँ त्यो चरा पनि देख्यो मैले यहाँ बसिबसि नै अब समयमा हो आवाजहरू पनि डरलाग्दो खारे परिपरिको आवाजहरू पनि सुनेँ मैले चराको ऊ योहरू त्यस्तोहरू सुनेँ अन्त अन्त चाहिँ ए चरा त दामी दामी पनि हुँदो रहेछ राम दामी मन पर्दो पनि हुँदो रहेछ चरालाई देख्दा पनि एउटा खुसी लाग्ने मनहरू शान्ति लाग्ने एउटा चराकोमा पनि एउटा हुन्छ नि अब कति कुरो कि लुकेकोहरू अब यादहरू यस्तो चराको बारेतिर बिचरा है चराहरू कहाँ जान्छ होला यो चराहरू उडेर दिनभरि बिहान हुन्छ यो चराहरू बस्छ होइन बिहान त अब उड्छ राति जब राति रुखमा बस्छ त्यहाँबाट बिहान हुन्छ बिहानको जब रोश्नी नै घर पुरै ऊ योतिर भएपछि तिनीहरू उडेर अब खानाको तलासमा जाँदो होला है कहाँ जान्छ होला यो चराहरू भनेर म बसेर बेला मौकामा हेरेर बस्छु के त्यो चराको बारेमा पनि सोच्नु मन लाग्छ विचाराहरू उडेर यो चारो खोजेर कहाँ पहाडतिर जाँदो होला यो चराहरू के गर्छ होला यो चराहरूले है यस्तो चाहिँ अब हामीलाई फिल हुन्छ कस्तो त्यस्तो चाहिँ अब मलाई लाग्छ कहिले त मान्छेले त्यो चरालाई उडिरहेको चरालाई पनि मारिदिन्छ राम्रो लाग्दैन नि चराहरू हो चराहरूको पनि आफ्नो के हुँदो होला मतलब आफ्नो परिवार यस्तो खाले चाहिँ हामी एउटा मान्छेले चाहिँ त्यस्तो सोच सोच्छु म चाहिँ अन्त कसैले मार्नु खोज्यो भने है चरालाई एकदम यस्तो पनि म भन्छु तिनीहरूलाई अब रोक्छु चराप्रति चाहिँ मलाई चाहिँ माया पनि लाग्छ हो बिचरा चराहरू के गर्छ नि तिनीहरूलाई अब आफूले अब कसरी चाहिँ खान्छ हामी जस्तो मान्छे भए पो तिनीहरूले कुछ गरेन यिनीरू त चराहरू हो उड्नु पर्छ उडेर के भेट्टाउँछ त्यही नै त खान्छ यिनीहरूले नै के दानाहरू खानुपर्छ यति नै